मानिसको जिवनमा पानी धेरै इम्पोर्टेन्ट छ अनि यो पानी पानीको आवश्यक धेरै छ कसरी भन्दाखेरि पानी चाहिँ मानिसले बिहान उठेकोदेखिको बेलुका सुतिन्जेलसम्म पनि चलाउने गर्छ अनि पानी चाहिँ के केमा काम लाग्छ भन्दाखेरि चाहिँ जस्तै कि बिहान मानिस उठ्छ अनि उसले मुख धुनु चाइन्छ मुख धुनुको लागि पानी चाइन्छ चिया खानु पऱ्यो भने पनि त्यसमा पानी चाइन्छ खाना बनाउनु पऱ्यो भने पनि त्यसमा पानी चाइन्छ अनि घरहरू सफा गर्दा लुगा धुँदा नुहाउँदा पनि पानी चाहिन्छ मानिसहरूले चाहिँ धेरै प्रकारले पानी चलाउने गर्छ अनि पानी पनि धेरै आवश्यक्ता छ पानी पानी चाहिँ प्रायै मानिसले पिउने गर्ने गर्छ